हेलो भाइ म यो मयुर रेस्टुरेन्ट हो मैले खाना रिसिभ त गरेँ तर रङ आइटम डेलिभर भएछ मैले त चिकन बिरियानी मगाएको थिएँ तर तपाईँले त मम पठाइदिनु भएछ के हो म कसरी चाहिँ अब यो गर्नु यसलाई रिप्लेस गर्नु कि फेरि पठाइदिनु हुन्छ यो लगेर मेरो फ्यामिली गेट टुगेदर छ त्यही भएर फ्यामिलीहरू आएको छ धेरै पाहुनाहरू आएको छ अन्त त्यही भएर के गर्न सक्नु हुन्छ तपाईँ गरी दिनु होस् छिटो मलाई अलिकति साह्रो परेको छ त्यही भएर अलिकति छिटो गरिदिनु हुन्छ भने गरिदिनु होस् न धन्यवाद